अन्त बिन्दु भाउजू अस्ति मैले त्यो बजारबाट ल्याएको थिएँ नि ज्याकेट के राम्रो छ नि त त्यो ज्याकेट त हो एकदम साथीले पनि सबले मन परायो लगाउँदा पनि एकदम हलका छिटो गरम हुने माने यस्तो दामी छ कि सबले मन परायो त्यो मैले एक दिन मात्र लगाएको थिएँ फेरि छोराले मन पराएर कन्टिन्यु लाँदैछ हो मतलब लगाउनु पएको छैन फेरि पो अर्को किन्ने बेला भइसक्यो यस्तो भएको थियो यति दामी छ नि के भन्नु र अब साथीहरूले पनि मलाई मगाइदेऊ न हो यस्तो कहाँबाट पाइस भन्दै थियो अन्त मैले भनेको छु अब नेक्स्ट टाइम हामी जानु पर्छ ब बजारमा गएर सब साथी भाइले सबले फेरि एउटा एउटा किन्ने हाम्रो प्लान छ र यो एकदमै राम्रो छ यसको कलरहरू पनि यसको फिटिङ एकदम राम्रो छ सिलाइ पनि राम्रो छ भित्रको मेटेरियल्स पनि बहुत राम्रो छ र यो हामी फेरि अब साथीहरू लिएर फेरि एक पल्ट फेरि किन्ने जाने मेरो पुरा इच्छा छ र पैसा पनि कम्ती दाम छ एकदम रिजनेबल प्राइज छ र साथीले पनि प्राइजको लागि पनि भने मैले त अस्ति किनेको थिएँ बहुत ठुलो ज्याकेट थियो भद्दा टाइपको बहुत पैसा लियो तर यो त बहुत राम्रो रहेछ म यही किन्छु हो मलाई भयङ्कर मन पर्यो पनि यसको सब थुप्रै राम्रो छ र मैले अस्ति अर्को साथीले पनि भन्दै थियो उसले पनि एउटा किनेको रहेछ कहाँबाट त्यस्तै खराब त्यो सब भुवा भुवा उठ्ने हो सब त्यो साइडबाट सब त्यो सिलाइ उद्रिने र उसले पनि अनि मसँगै यो जुन तिमीले ल्याएको छौ म पुरा मन परेछ म त तिमीसँगै गएर पनि म पनि किन्छु भनेर उहाँ साथीले पनि मलाई अहिले खबर आइरहेको छ अन्त बिन्दु भाउजूले पनि समीरलाई किनिदिन्छु भन्दैछ हो अब के गर्ने हो पैसा छ कि छैन अब पैसा त तलब थापेर चाहिँ जान्छु भन्दै छ हो म मलाई थुप्रै साथीबाट रेस्पोन्स आएको छ मलाई डेली रेस्पोन्स आउँदैछ त्यो एउटा मैले ज्याकेट ल्याएको थिएँ साह्रो मन पराएको छ एकदम कलर पनि सबथोक र यता एकदम राम्रो रेस्पोन्स मलाई आफैँ खुदै पनि मन परेको छ यति बिना राम्रो पाएँ जस्तो लाग्छ मलाई